सङ्गीतको बारेमा बोल्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ कि सङ्गीत र अनुहारमा चाहिँ कुनै पनि एउटा रिलेटेड कोरिलेटेड चाहिँ छैन जस्तो लाग्छ किनभने सङ्गीत चाहिँ यस्तो कला हो जहाँनिर चाहिँ आफ्नो अनुहारहरूमा चाहिँ केही पनि उयो हुँदैन होइन गीत सङ्गीतमा चाहिँ सबैजना हरेकजना व्यक्ति नै सङ्गीतमा चाहिँ अनुहार हेरेर चाहिँ सङ्गीत सुनेको हुँदैन सो कसैले पनि सङ्गीतलाई सङ्गीतलाई राम्रो बनाउनुको लागि चाहिँ अनुहारमा फोकस नगरेर आफ्नो कलामा चाहिँ कलालाई अझै राम्रो निहार ल्याउनुको लागि प्रयास गरेर आफ्नो स्वर राम्रो बनाउनुको लागि कुनै पनि चिसो चिसो खानपिनहरू नगरेर अलिक तातो पानी जहिले पनि तातो पानी खानुपर्ने हुन्छ है सो चिसो पानीहरू नपिउने सङ्गीतकरहरू भएर चिसो पानी सङ्गीतकार बनिनु चाहनुहुन्छ भने चाहिँ तपाईँले चिसो पानीको पानी पिउन एकदमै नराम्रो हुनेवाला छ है खानपानमा पनि धेरै तपाईँले याद गर्नुपर्ने हुन्छ सो तपाईँ अन्तमा भन्नु चाहन्छु कि सङ्गीत र अनुहारमा चाहिँ कुनै पनि रिलेटेड नभएको कारणले गर्दा खालि तपाईँको सिङ्गिङमा मात्रै सङ्गीतमा मात्रै ध्यान राख्नुहोस् राम्रो खानपिन गर्नुहोस् तातो पानी पिउनुहोस् चिसो पानी केही नलिनुहोस् यति नै भन्नु चाहन्छु